हेलो विसिता हो ओई सुन मैले एउटा स्वेटसर्ट किनेको थिएँ कि कस्तो दामी भन न यता म त गोरुबथान आइरहेको छु हो तँलाई पनि ल्याइदिन्छु ल कस्तो सस्तो यता त कस्तो दामी दामी लुगा पाउँदोरहेछ भन न तँलाई पनि ल्याइदिन्छु ल मैले त ब्ल्याकमै किनेको छु तँलाई पनि ब्ल्याकमै ल्याइदिउँ कि कुन चाहिँ कलर ल्याइदिऊँ

अँ ल्याइदिन्छु नि ल घुम्दै जानुपर्छ अन्त म उता आएपछि तँ चाहिँ कहीँ गइनस् अन्त घुम्नु ए ल आएर घुम्नु जाऊँ न ल हामी